मैले धार्मिक अवसरका मूर्तिहरू चाहिँ बनाएको छैन सानो छँदा चाहिँ साना साना चिजहरू बनाउँथेँ बिजवाहरूले झाँक्रीहरूले चलाउने साना साना चिजहरू चाहिँ बनाउँथेँ मैले इमिटेसन गर्थेँ त्यही इमिटेसन गरेको हुनाले चाहिँ पछि गएर चाहिँ त्यही विकास भएर मूर्तिकार भएँ तर धार्मिक अवसरका मूर्तिहरू मैले बनाएको छुइनँ र नबनाएपछि त्यसको अनुभव पनि नरहने भयो